मैले आराम वा मनन गर्ने तरिकाको रूपमा स्टारगेजिङ प्रयोग गरेको छुइनँ है मैले मलाई आराम गर्ने तरिका मलाई यो मन पनि पर्दैन स्टारगेजिङ भनेर मलाई आराम गर्ने तरिका चाहिँ कुन चाहिँ मनपर्छ भन्दा अब जस्तै केही टाइमहरू छ भने मनलाई शान्ति गर्नुको लागि आराम गर्नुको लागि त अभियस्ली मानिसहरू सुत्छ है सो इट्स ओके र रिल्याक्स अझै रिल्याक्स गर्नुहरूको लागि चाहिँ हामी कहाँ जान्छ भन्दा हामी हाम्रो यता छेउछाउमा पहाड पर्वतहरू छन् हामी त्यहाँ गएर बस्छ मज्जा आउछ त्यहाँ शान्ति लाग्छ चराहरू कराएको बिहान बिहान मन शान्ती भएर आउँछ